मैले सक्र्याचबाट खाने कुरो बनाएको के केलाको सब्जीलाई बोइल गरेर त्यसलाई निकालेर आलु मिक्स गरेर बेसन हालेर त्यसमा त्यसलाई बोडा बनाएर अनि आलु बोइल गरेर मसाला जिरा धनियाँको डस्ट गरम मसालाहरू प्रयोग गरेर चाहिँ त्यसलाई बनाए बनाउने प्रेरित गरेँ त्यो चाहिँ मैले आफ्नो साथीकोमा जाँदा साथीले बनाएको देखेर चाहिँ मलाई एकदमै राम्रो ला लागेको हुनाले त्यसलाई चाहिँ मैले बनाउने प्रे प्रेरित भयो त्यसै कारण चाहिँ मैले घरमा आएर त्यो डिसलाई तयारी गरेँ त्यो डिस एकदमै राम्रो लाग्यो